महिलाहरू पक्कै पनि है खेलकुदमा संलग्न हुन्छै हुन्छ अन्त खेलहरू खेल्ने कतिजना महिलाहरूबारे भन्नुपर्दा है पिभी सिन्धु ब्याड्मिन्टनमा खेलिरहेको देखिरहेको हुन्छौँ हामीले है अन्त साइना नेहवाल ब्याटमिन्टनमै देखिरहेको हुन्छौँ सानिया मिर्जा टेनिस बलमा अन्त मेरि कम बक्सिङमा रानी रामपाल हकीमा होइन पिटी उषा एथलेटिक्समा खेलिरहेको खेलेको देखिरहेको थियौँ थियौँ हामीले अन्त अहिले अन्जु तामाङ पनि फुटबल खेलिरहेको देख्छौँ हामीले है अन्त भारत भारतमा भारतमा हेर्दा महिलाहरूको महिलाहरूको लागि पनि धेरै अवसरहरू छन् यसबारे म सोँच्ने पनि गर्छु जस्तै ब्याड्मिन्टन बक्सिङ टेनिस है अन्त चेस हकी क्रिकेट रनिङ्स फुटबलहरू अन्त अरू धेरै छन् है धेरै छन् त्यो उयोहरू गेम्सहरू अरू पनि खेल्ने गर्छन्